हेलो फिटर छ भाइ विशेष कुरा चाहिँ के छ भने यो पानी कसैको टाइममा आउँछ कसैको टाइममा आउँदैन फेरि बजारतिर पुरा पानी बगिरहेको छ लापरवाह भइरहेको छ र हामीले मन्थली पैसा दिइरहेको छौँ र हाम्रोमा कतिवटा यो पानीको समस्या भएकोले गर्दैखेरि तपाईँहरूले यो विषयमा के गर्नु हुँदैछ के कसो गर्नु हुँदैछ यसो तपाईँहरकोमा के छ हौ यसो हामी सुन्न पाउँ भनेर यसो अनि अर्को अर्को मैले सुनेको कहाँ भालु खोलाबाट कहाँबाट पानी ल्याउँछ अरे र अलिकति त्यो पानी ताने पछि त अलिकति सुविस्ता हुन्छ भन्ने कुरा सुनिँदैँछ अस्ति फोटो पनि देखेको थियो अब कहाँसम्म चाहिँ साँचो हो कि कस्तो के छ यसको यो विषयमा ए भने पछि यो पक्का पक्की कुरा नै छ है यो कुनै यो कुनै यो अब कतिले भन्छ अब यो हावा यो रुमर हो पनि भन्दैछ भने पछि अब यो कुरालाई हामी विश्वस्तै राख्नुपर्यो नि होइन हजुर हुन त याद त गरिरहेको छु तर अब कोही मान्छे अब बिहान राति बाह्र बजी एक बजी नि पानी आउँछ भने सुनेको थिएँ अब कोही ठाउँ चाहिँ ठ्याप्पै पानी नै छैन अब अब यसको त सञ्चालन त ठिक हुनुपर्ने खासमा चाहिँ त्यसले गर्दा अब कहीँ चाहिँ अब पैसा तिरेर पनि पैसा तिरेर पनि कम्ती आइरहेछ जहाँ पैसा तिरेको छैन त्यहाँ चै प्रशस्तै भइरहेको छ त्यसको पनि यसो बिचार गरिदिनु पर्छ है